बा्ल्यकालमा गरेका यात्रा भन्नुपर्दा हामी अब हामी स सानो हुँदा स्कुलबाट हामी देउराली भन्ने एउटा जग्गा गएका थियौँ त्यहाँ हामी हिँडेरै यात्रा त हिँडेरै हुन्छ हामी एकदमै हावा चल्ने गरममा सुनसान जग्गा अन्त भीरबाट माथिबाट हेर्न सक्ने एकदम राम्रो जग्गा थियो बाल्यकालमा अब सामान्य तवरमा गरिरहने यात्राभन्दा बाल्यकालमा त यात्रा गर्न बेसी पाउँदैन तर पनि अब हामी म र स्कुलहरू गएको त्यही हो यात्रा दुई किलोमिटरहरू थियो स्कुल अब अहिले त छैन